हामीले चाहिँ बागवानीमा चाहिँ अब काँटा कोदालो डोको प्रयोग गर्छौँ डोकोमा मलहरू हालेर त्यसबाट बोकेर चाहिँ ब बगैँचामा लैजान्छौँ अनि खनेर त्यसमा मिक्स गर्छौँ त्यहाँबाट फुलहरू रोप्न के के सागसब्जीहरू रोप्नमा प्रयोग गर्छौँ डोकोमा मलहरू बोक्छौँ मलहरू बोकेर चाहिँ त्यहाँनिर ख खनाउन सजिलो हुन्छ बगैँचामा पुऱ्याउनलाई डोकोद्वारा सजिलो भएको कारणले गर्दा हामी डोको प्रयोगमा ल्याउँछौँ काँटाले हामी खन्ने काम गर्छौँ फरुवाले पनि खन्ने काम गर्छौँ काँटाले खनेकोमा कुनै साग स फलहरू लगाएका छौँ भने फलमा चोट लाग्दैन काट काँटाले खन्दा त्यही भएर काँटाको हामी प्रयोग गर्छौँ कोदालोले साइडहरू लगाउनमा ड्याङ बनाउनमा सहायता गर्छ त्यही भएर कोदालोको प्रयोग गर्छौँ